हेलो दाजु तपाईँ ओलाबाट बोल्नुभएको के भन्छ मलाई भोलि सिलगढी जानको लागि ट्याक्सी बुक गरौँ भनेको थिएँ कि बिहान नौ बजे के कस्तोहरू छ हौ अस्ती त ड्राइभर त राम्रै थियो